ए हजुर हो त के काम थियो होला भन्नुहोस् न ए हजुर हजुर हजुर तपाईँले कल गर्नु भयो है फर्स्ट अफ अल मेरो सुकिक्सलाई तपाईँले चुज गरिदिनु भएकोमा धन्यवाद अन्त यो मेरो सुकिक्स चाहिँ मालबजारमा छ है तपाईँ कहाँबाट बोल्नु भएको होला गोरुबथान हो ए हजुरअहिले थुप्रै सुजहरू आएको छ अहिले हाम्रो लेटेस्ट लेटेस्ट सुजहरू पनि नयाँ नयाँ आएको छ खासैमा म चाहिँ स्निकर्सहरू राख्छु प्राय जस्तो नयाँ नयाँ हाम्रो चाहिँ फर्स्ट कपी हुँदैन हाम्रो सुजहरू चाहिँ हामी चाहिँ रिटेलर स्निकर्सहरू बेच्छौँ रिटेलर स्निकर्स भनेको चाहिँ तपाईँको नयाँ नयाँ सुजहरू ओरिजिनल नाइकी एडिडास भ्यान्सहरू जुन चाहिँ पनि तपाईँको ओरिजिनल सुजहरू हुन्छ त्यसको चाहिँ हामीले फ्याक्ट्री आउटलेटबाट ल्याएर चाहिँ हामीले ओरिजिनल सुज नै सेल गर्छौँ हजुर तपाईँलाई चाहिँ कस्तो खाल्के सुज मन परेको थियो हजुर ए हजुर हजुर नाइकी नाइकी एडिडासहरूमा छ नि स्पोर्ट्सहरूमा तपाईँको सु साइज तपाईँको कति होला फाइभ हो अँ फाइभ हजुर ब्ल्याक है केटाहरूलाई त ब्ल्याकले सुहाउँछ नि अन्त लाइट सुजहरू ए अँ ठिकै छ के अन्त तपाईँ आउनुहुन्छ सपमा अँ आएर हेर्नुहुन्छ कि म वाट्सएपहरू पनि गर्न सक्छु फोटोसहरू कतिवटा अँ आएर हेरेकै राम्रो हो नि त होइन तपाईँलाई पनि सेटिस्फाई हुन्छ आएर हेर्नुहोस् प्राइस रेन्जहरू प्राइस रेन्जहरू हाम्रो फाइभ केदेखि स्टार्टिङ छ फाइभ केदेखि लिएर तपाईँको टेन एबभ कति थुप्रै अलिक महँगोहरू पनि छ अनि तपाईँको अहिले स्पेसल्ली हामीले अफर राखेको छौँ है हामीले फाइभ के सिक्स केदेखि चाहिँ एबभ किन्नु भयो भने हामी सबै कस्टमरहरूलाई ट्वेन्टी पर्सेन्ट डिस्काउन्ट दिँदैछौँ अन्त हामीले एक्स्ट्रा हाम्रो नयाँ नयाँ कस्टमर्सहरूलाई चाहिँ हामीले एउटा एडिडासको ओरिजिनल सक्स पनि प्रोभाइड गर्दैछौँ एकपल्ट आउनुहोस् भिजिट गर्नुहोस् होइन भिजिट गरेर हेर्नुहोस् तपाईँ कहिले आउनुहुन्छ अन्त दुई तिन दिन बाद हजुर ठिकै छ तपाईँ अँ हजुर हजुर ए दुई तिन दिन बाद आउनु भयो भने पनि ठिकै छ तपाईँ राम्रै हुन्छ तर कतिवटा तपाईँको दुई दिनको टाइममा अफरहरू पनि जान सक्छ है फेरि त्यस्तो पनि हुन्छ हाम्रो हुन्छ तपाईँ नयाँ कस्टमर रहेछ है राम्रो हजुर हजुर अँ गरिदिनुहोस् न त्यस्तो गर्नु भयो भने झनै राम्रो हो अन्त